भाइ बोल्नु भएको हो हजुर ए होइन त्यहाँ यहाँनेर नि अब जलपाइगुढी डिस्ट्रिकपट्टि चाहिँ जलपाइगुढीपट्टि चाहिँ अब वाइल्ड लाइफको चाहिँ कुन कुन चाहिँ सेङ्चुरी हामीलाई चाहिँ राम्रो लाग्छ घुम्नु ओर्नु त्यहाँ जीव जन्तुको विषयमा भनेर तपाईँलाई सोध्नुलाई हौ हजुर हजुर ए

ए भने पछि हामी त्यहाँ आउँदाखेरि तपाईँको गाडी मिल्छ हामीलाई हजुर हजुर हजुर हजुर हजुर हजुर ए भने पछि त्यहाँ एनिमल्सहरूको चाहिँ राम्रो छ त्यहाँनेर अब नानीहरूको लागि पनि है हेर्नु लाइकको राम्रो अब त्यहाँनेर उनीहरूलाई टाइम स्पेन्ड गर्नु राम्रो हुने रहेछ है भाइ हजुर हजुर हजुर हजुर हजुर त्यसमा चाहिँ अब हामीलाई त्यो गाडीले अब चाहिँ सजिलैसँग पुऱ्याइदिन्छ होइन

हजुर ए हजुर हजुर भाइ त्यसकै लागि इन्फर्मेसन खोजी राखेको थिएँ कि मैले अन्त मलाई त्यहाँ साथीले नम्बर दियो तपाईँको त्यही भएर चाहिँ तपाईँलाई एउटा इन्फर्मेसन गरी राखेको नि मैले हाम्रो प्लान चाहिँ अब यो तपाईँको नानीहरूको भयो सन्डे छुट्टी हुन्छ त त्यति बेला चाहिँ अब हामीले लिएर आउनु पऱ्यो अब घरको फ्यामिली नै जब भाइले राम्रोसँग घुमाइदिनु भयो भने त नानीहरूले त एउटा एनिमलको कुनै अब त्यहाँ अब र अरजिनल मुनाल दृश्यहरू देखेर भोलि पर्सि एसाइनमेन्टहरू राम्रो गर्छ नि त भन्ने चाहिँ हा मेरो भनाइ नि तपाईँ माथि हजुर हुन्छ भाइ हुन्छ थ्याङ्क यु